मलाई घर पालुवा जनावरमा कुकुर पाल्न असाध्यै मन पर्छ है जस्तो कि सबैलाई थाहै छ कुकुर जो हुन्छ त्यो चाहिँ एकदमै लोयल हुन्छ है र उसले चाहिँ जुन चाहिँ घरमा पनि कुकुर हुन्छ त्यो घर चाहिँ एकदमै सुरक्षित छ भन्ने मानिन्छ किनभने कुकुरले घरमा मालिक नभएको बेला पनि त्यति नै ध्यानसँगले घरको देखभाल गर्न सक्छ कसैलाई पनि बाहिरबाट कोही पनि अपरिचित व्यक्तिहरू छ भने त्यसले घरभित्र ढुक्न दिँदैन त्यस व्यक्तिलाई है र त्यसले गर्दा हाम्रो घरको सुरक्षा पनि बढेर जान्छ र मलाई कुकुर पाल्न चाहिँ असाध्यै मन पर्छ अनि कुकुर एकदमै फ्रेन्डली पनि हुन्छ है र यो एकदमै घर जसको घरमा पनि कुकुर छ त्यो घरको इन्भाइरोमेन्ट नै वातावरण नै भिन्न भएर जान्छ है रात्रीको समयमा पनि त्यो कुकुरले उत्तिकै असल ढङ्गमा घरलाई गार्ड गरेर राख्छ अनि सानो सानो घरमा नानीहरू छ भने पनि त्यो नानीहरू पनि सुरक्षित रहन्छ जुन जुन चाहिँ घरमा पनि कुकुर पालिएको छ र कुकुर पाल्न चाहिँ मलाई एकदमै असाध्य नै म रुचाउँछु कुकुर पाल्न है र कुकुर भएको घरको माहौल जस्तो कि मैले भने भिन्नै प्रकारको हुन्छ एकदमै कुकुर फ्रेन्डली हुन्छ र कुकुरलाई असल ढङ्गमा डिसिप्लिनमा राख्न सिकायो भने हामीले त्यसलाई राम्रो असल ढङ्गमा ट्रेनिङ दियो भने राम्रो ब्रिडको कुकुरहरूलाई ट्रेनिङ पनि हामी दिन सकिन्छ र त्यसले गर्दाखेरि झनै बेसी सुरक्षित भएर जान्छ र कुकुर चाहिँ र कुकुर चाहिँ मेरो निम्ति एउटा एकदमै असल एउटा साथीको तौरमा पनि म मित्रको तौरमा पनि म लिन्छु